मलाई होइन साह्रै मनपर्ने अब ताराभरिमा अब होइन मलाई त जुन मनपर्छ किनभने अब हामीले मैले त अब सानैबाट देखेर आएको हो होइन अब हामी खेल्ने गर् अब सोध्ने गर्थेँ अब ठुला मान्छेहरूलाई के हो होइन अनि जति अब जस्तो सोध्दै सोध्दै गयो हामी हामी बढ्दै गयौँ हामी हामी ठुलो अब बुद्धि पलाउँदै गयो हामी थाहा भयो ए यो त यो रहेछ भन्ने कुरा थाहा भयो पछाडि पछाडि अब मान्छे ठुल्ठुलो मान्छेहरूले अब भन्नुथाल्यो अब त्यहाँ गएर बस्न पनि सकिन्छ यस्तो गरिन्छ उस्तो गरिन्छ ह्यानत्यान होइन अनि अब त्यही भएर अब पनि अब ल है त मलाई त्यही अब त्यही मनपर्छ नि छ धेरै छ अब त्यसो ताराहरू पनि छ भनौँ भने कुरा गरौँ भने तर अब धेरै हुन्छ होइन